ए हजुर हजुर हजुर त्यो हिजो बिहामा हजुर हजुर हजुर हजुर के भएछ हौ मैले त मज्जाले पठाइदिको थिएँ

हजुर हजुर हजुर

ला मैले त केटाहरूलाई राम्रोसँगले नै मैले चेक गरेर पठाको थिएँ हो तर के भएछ हौ बिचमा फेरि केटाहरूले केही गरिपठायो होला होइन हामीले त अब राम्रै दिएको नि खासमा त कि बिच बिचमा खै के के गरिपठाउँछ नि त केटाहरूले

हामीले त पानी त उता हजुर हजुर उम्रेकै ल्याउँछ नि हामी धारा हाम्रो धारा छ कि हाम्रो गाउँमा अब त्यही धाराबाटै पानी हामीले सिधैँ त्यहीबाट जमिनकै पानी ल्याउँछ अर्ग्यानिकै पानी ल्याउँछ हामी हो त्यही पानी लिएर चाहिँ हामीले सप्लाई गर्छ नि त यता हजुर हजुर त्यही त हजुर हजुर हजुर अब हजर हजुर हजुर अब म अब याद गर्छु नि अब बर्खाको समय हो फेरि हो के के त्यसै तर हामीलाई कमप्लेन चाहिँ आएको छैन कि अब तपाईँहरूकोबाट आयो तर पनि हामी अब चाहिँ होशियार हुन्छ नि नेक्सट टाइमदेखि चाहिँ अब हो अलिक हजुर हजुर ए हुन्छ हुन्छ अब म नेक्सटमा चाहिँ म मज्जाले आफै हेरेर नै मै मज्जाले नै मेन्टेनेन्सलाई भनेर त्यो धाराबाट पानीहरू हेर्दाखेरि के कसो मज्जाले गरेर चाहिँ पठाइदिनु भनेर मै भन्छु नि हुन्छ हुन्छ हुन्छ